हाम्रो चाहिँ अब पौराणिक खाना हेर्दाखेरि चाहिँ अब तपाईँको दर खानेमा लेडिजहरूले व्रत बसेको हुन्छ र यो खिर चाहिँ कसरी बनाइन्छ भने खिर एकदमै राम्रो बनाउनु हो भने पहिला सुरु एकदमै प्युर गाईको दुध हुनुपऱ्यो दुधलाई उमाल्नुपऱ्यो दुध उम्लिसकेपछि तेजपत्ता चिनी मरिच दालचिनी नरिवल छोटा अलैँची हालेर दुध जस्तै खिर एकदमै पत्ला र मिठो राम्रो बनाउनु हो भने चाहिँ एक माना चामलमा चाहिँ कमसेकम पाँच किलो दुध चाहिँ हालेको हुनुपर्छ र त्यो दुध पाकिसकेपछि त्यो चिजहरू उम्लिँदै गएपछि पछाडि तपाईँको एक माना चामल मजाले धोएर पखालेर सफा बनाएर त्यसलाई हालेर त्यहाँबाट आगो चाहिँ अलिकति कम्ती गरेर त्यसलाई चाहिँ मजाले चलाउनुपर्छ चलाउनुपर्छ चलाउनुपर्छ जब भातको सिता मजाले ल्यासल्यास भएर हातले मिचिन्छ त्यो निकाल्योपछि र त्योसित तपाईँको विशेष आलु एकदमै कम्ती तेल कम्ती मसाला गरेर आलु तपाईँहरूले बनाउनुभयो भने खिर र आलुको टेस्ट खिर र आलुसँगै खानुभयो भने एकदमै राम्रो टेस्टी र मिठो भएर मिठो हुन्छ